पारिवारिक व्यञ्जन जुन अघिल्लो पुस्तकहरूबाट प्राप्त भएको त्यो चाहिँ हो तपाईँहरूसँग साँझा गर्नु गर्नु हो भने चाहिँ जस्तो अब हाम्रो नेपालीमा त सेलरोटी भयो सेलरोटी पकाउँदाखेरि चाहिँ अब पहिला के अरे आटा चिनी गुढ पानी त्यो मजाले मोलेर अन्त त्यसमा उयो के अरे पेस्ट बनाएर चाहिँ त्यहाँबाट चाहिँ अन्त अब त्यसको के अरे ताईहरू बन्दोबस्त गर्नुपऱ्यो त्यसको बादमा सेलरोटी आटालाई अलिक पास जस्तो राखेर अन्त एक डेढ एक डेढ घन्टा जस्तो राखेर त्यसको बादमा अन्त फेरि सेलरोटी तेलहरू लगाएर सेलरोटीहरू के अरे बनाउनु पऱ्यो अन्त अब त्यही हो के अरे हामीले त सिकेको त अब व्यञ्जनहरूभरिमा हाम्रो नेपालीको व्यञ्जनभरिमा त्यही सेलरोटी नै सिकेको हो